जीवनमा चाहिँ म सबभन्दा ठुलो महत्त्व भनेको चाहिँ हाम्रो साहित्य नै हो भाषा नेपाली भाषा है किन भनेदेखि चाहिँ हाम्रो नेपाली भाषा चाहिँ हाम्रो जति पनि क्षेत्रमा रहेको नेपाली हाम्रो दाजु भाइ दिदी बहिनीहरू हुनु हुन्छ है उहाँहरूले चाहिँ नेपाली भाषालाई चाहिँ अलिकति अवहेलना गर्नु भएको छ किन भनेदेखि त्यो नेपाली पढेर के हुन्छ भन्ने कुराहरू उहाँले त्यस्तो खाले नेगेटिभ सोच राखिदिनु भएछ नानीहरूलाई तर त्यो नेगेटिभ उयो चाहिँ नजावोस् भनेर चाहिँ हामीले नेपाली साहित्यलाई चाहिँ धेरै नै अगाडि लानु पर्छ हामी नेपाली राम्रोसँगले पढेर होइन हाम्रो सानो सानो भाइ बहिनीहरूलाई नेपाली भाषा चाहिँ यस्तो देशको देशको नै सबभन्दा उच्च भाषा हो भनेर हामीले सिकाउनु पर्छ